म चाहिँ मकै खेती चाहिँ गर्छु म एप्रिलमा बारी खेनेर बारी कोरकार पारी मकै रोप्ने बेला हुन्छ एप्रिलमा मकै रोप्छु एप्रिलमा मकै रोपि सकेपछि त्यसपिछे एप्रिल मे जुन जुनमा धानखेती धान रोप्छ त्यतिबेला पनि धान खेती हुन्छ त्यहाँदेखि धान पाकिसके पछि त्यस पछि फेरि अक डिसेम्बरतिर सब्जी सागसब्जी रोप्छ त्यति बेला सब्जी रोप्ने टाइम हुन्छ त्यति बेला धान रोपेको पनि काट्ने बेला हुन्छ सिमी रोप्छ त्यति बेला आलु के केहरू रोप्छ यसरी नै हामीले रोप्ने निर्णय लिन्छ